हाम्रो गाउँमा चाहिँ वजन बढाउने चाहिँ अहिलेसम्म मलाई थाहा छैन तर घटाउनुको लागि चाहिँ मानिसहरू वक गर्छन् सबैजनाले र अब बिहान के के खाएर के हुन्छ गरेर घटाउने चाहिँ कोसिस गरेको देखेको छु तर बढाउने चाहिँ मलाई थाहा भएन